मामा अर्थको फेस वास राइस फेस वास चाहिँ म चलाउँछु त्यसले गर्दाखेरि चाहिँ मेरो चाहिँ एकदम यो चाहिँ राम्रो क्लियर अनुहार राम्रो भएको जस्तो लाग्यो एकदम फ्रेस पनि भएको जस्तो लाग्यो मेरो अनुहारको कतिवटा डार्क स्पटहरू पनि कम्ती भएको जस्तो लाग्यो त्यसले गर्दा चाहिँ यसलाई नै एकदम राम्रो रेस्पोन्स दिन चाहन्छु म